यहाँ टाउन एरियाबाट खोला झरेको हामी नभनेको पनि तपाईँको झर्नु मात्रै तिन घन्टा लागिहाल्यो बाटो साह्रै खतम बाटो बनाउँदै बनाउँदै बनाउँदै झालमुरी खाँदै खाँदै खोला पुग्यौँ खोला पुगेर पौडी सौडी खेल्यौँ मासु सासु खायौँ माछा साछा माऱ्यौँ फेरि उकालो चार घन्टा जस्तो हत्तु हुन्छ हत्तु छ हत्तु बाटो त्यस्तै छ आफै बनाउँदै बनाउँदै बनाउँदै बनाउँदै आएको कोहीबेला साँप पनि भेटिहाल्छ कोहीबेला के भेटिहाल्छ है लामो छ दुखः छ